हेलो हेलो

ए हजुर हजुर ए हजुर ए हजुर हजुर म त उसको बाजे हो कि म त अहिले अफिसमै छु मैले त्यहाँ के अरे छोरालाई त भनेको थिएँ आइपुग् आइपुग्छ होला हो ए अँ ए हजुर हजुर हजुर तपाईँ को बोल्नुभयो होला सर कुन सर ए हजुर हजुर हजुर ए हजुर ए ए होइन होइन आइ आइपुग्छ होला कि म पनि कल गरिदिन्छु नि हुन्छ हजुर हजुर हजुर आज के अरे भोलि पर्सि कहिले त्यो तपाईँहरूको स्कुल ईदको छुट्टी छ ईद परेछ नि त फेरि

हजुर हुन्छ हुन्छ त्यही केटाकेटी हजुर हजुर हजुर ए हजुर आज पनि खासमा त गभर्मेन्ट हाई स्कुल त गभर्मेन्ट होलिडे थिएछ कि पच्चिस तारिक तर आज चाहिँ छुट्टी भएन रहेछ तपाईँहरूको तपाईँहरूको स्कुल चाहिँ के जिटिएमा पर्दैन जिटिएले नै डिक्लिएर गरेको रहेछ नि छुट्टी ए त्यसले गर्दा त्यही त आज नानीको छुट्टी भएन भन्यो त्यसले गर्दा नि तपाईँलाई यसो सोधिराखेको नि हुन्छ हवस् हुन्छ हुन्छ म पठाइहाल्छु ल धन्यवाद है तपाईँले एकचुवली याद गरिदिनु होस् है ल हवस् हुन्छ हवस् धन्यवाद हजुर हुन्छ हुन्छ हवस् हवस् हुन्छ